कालिम्पोङ जिल्लाको हावापानी चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर विन्टर सिजनमा चाहिँ जाडो पनि हुन्छ अब अन्त समर सिजनमा गरम अन्त यहाँनिर चाहिँ अब रेनी सिजनहरूमा चाहिँ अब कोही बेला रमाइलै हुन्छ कोही बेला चाहिँ पुरा अब हामीलाई अब तक्लिफहरू पनि हुन्छ जस्तै भलपैह्रो गइदिन्छ अब कसैको घरहरू डुबाइदिन्छ